हाम्रोतिर चाहिँ माघे सङ्क्रान्ति चाहिँ हामीले ठाउँ ठाउँमा ठाउँमा पूजाहरू राख्ने गर्छौँ के ट्रेडिसनल चिजहरू ट्रेडिसनल खानाहरू बनाएर बेच्ने गर्छौँ र धेरै टुरिस्टहरू पनि आउने गर्छ र सबै गाउँकोहरू सबैजना भएर गर्छौँ र धेरै कुराहरू हुन्छ अनि दुर्गा पूजा चाहिँ हामीले गाउँ गाउँमै ठाउँ ठाउँमा पूजा गर्ने गर्छौँ त्यतिखेर चाहिँ मूर्तिहरू बनाएर पूजाहरू गर्ने गर्छौँ पूजाहरू गर्छौँ र त्यति नै